हजुर भन्नुहोस् हजुर हजुर हजुर ए हाम्रोतिर त पुरै छ नि घुम्ने जग्गा अब कहाँ जानुहुन्छ तपाईँ कस्तो जग्गामा चाहिँ घुम्नु रुचाउनु हुन्छ

ए आउनुहोस् न ब राम्रो राम्रो जग्गा छ नि यता लाभा भयो गोरुबथान भयो कालिम्पोङ थुप्रो जग्गा छ कालिम्पोङमा डेलोहरू जानु सक्नुहुन्छ राम्रो राम्रो जग्गाहरू छ घुम्नुको लागि धेरै सुबिस्ता हजुर भन्नुहोस् न ए गाडीहरू पाउनुहुन्छ नि गाडीहरू त छ मजाले पाउनुहुन्छ राम्रै बाटोहरू पनि राम्रै छ हजुर होमस्टे त अहिले कहाँ चाहिँ छैन भन्नु सबै जग्गा नै छ यहाँ पनि पाउनुहुन्छ पानी छैन अहिले त त्यस्तो पानीको प्रब्लमहरू सबै नै सुबिस्तै छ रोडहरूको पनि ए अर्ग्यानिक अर्डर गर्नुपऱ्यो त्यसको लागि चाहिँ तपाईँले अलिक पहिल्यै भन्नुपऱ्यो अब हामीले पनि म्यानेजहरू गर्नुपर्छ हो अब तपाईँहरूले के के खानु रुचाउनु हुन्छ पहिल्यै भन्नुहोस् न पहिल्यै भन्यो भने चाहिँ हामी उयो गर्छ नि त म्यानेज गर्छ हो पाउनुहुन्छ सबै नै हजुर छ नि छ त्यस्तो पुरै आइबस्छ नि तपाईँहरू जस्तो त धेरै नै आएर फर्किएको छ राम्रो राम्रै उयोहरू दिएको छ हो आउनुहोस् न राम्रो राम्रो छ त म घुमाइहाल्छु नि तपाईँलाई हुन्छ हुन्छ हुन्छ हुन्छ